मलाई चाहिँ गीत गाउनु चाहिँ एकदमै मनपर्छ होइन गीत गाउनु राम्रो पनि हो अब चर्चहरूतिर पनि गीतहरू गाउँछु भजनहरू गाउँछु होइन स्कुलको प्रोग्रामहरूतिर पनि गीत गाउँछु गीत गाउँछु होइन यस्तै यस्तै अब जग्गा जग्गामा अब प्रोग्रामहरू हुन्छ होइन प्रोग्रामहरूमा पनि गीतहरू गाउँछु गीतहरू गाउँछु होइन मलाई गीतहरू गाउनु एकदमै चर्चहरूतिर पनि गीत गाउँछु हो गीत गाउनु चाहिँ अब एकदमै एकदमै राम्रो पनि हो होइन जस्तै हिन्दी गीतहरू हिन्दी गीतहरू अनलाइन नेपाली गीत इङ्लिस गीतहरू गाउनु एकदमै मनपर्छ होइन मलाई गीतहरू एकदमै धेरै मनपर्छ गीत गाउनु त पुरै मनपर्छ गीतहरू गाउनु यस्तै नेपाली गीतहरू छ यस्तै छ अब चर्चमा पनि गीतहरू हुन्छ अब के हुन्छ अब

अब गीतहरू पनि अब दुःख पर्दाखेरि अब मान्छेको अब फ्युनेरलतिर पनि अर्कै गीत हुन्छ फ्युनेरलमा अर्कै गीतहरू गाउँछ अब चर्चमा सेवाहरू हुँदाखेरि त्यसमा अर्कै गीत हुन्छ होइन अब घरघरमा सेवाहरू हुँदाखेरि अब धेरै प्रकारको गीतहरू पनि हुन्छ हो अब अब अब गीहरूमा पनि अब धेरै हुन्छ धेरै प्रकारको ऱ्याप सङ हुन्छ त्यस्तै अब इमोसनल अब इमोसनल सङ पनि जस्तो अब स्याड सङ पनि हुन्छ होइन अब गीत गाउनु एकदमै धेरै राम्रो हो होइन मलाई अब एकदमै गीतको पुरै चाहिँ एकदमै गाउनु मनलाग्छ घरतिर पनि गीत गाइबस्छु गीत गाइबसेको त होइन गीतहरू पनि राम्रो हुन्छ अब कस्तो राम्रो हुन्छ भोइस भनी

गीतहरू गायो भने अब राम्रो हुन्छ गीत गाउनु पनि एकदमै धेरै राम्रो हो होइन अब मलाई चाहिँ अब गीतहरू भने नेपाली सङहरू चाहिँ एकदम मनपर्छ होइन म गीतहरूमा एकदमै बेसी नेपाली गीतहरू पनि गाउँछु अँ मलाई चाहिँ अब बेसी नेपालीको नेपाली सिङ्गरहरू मनपर्छ होइन हिन्दी पनि मनपर्छ अब तर अब हुन्छ नि अब जे भए पनि अब मलाई चाहिँ नेपाली सङहरू नै मनपर्छ होइन गीत गाउनु राम्रो लाग्छ अँ मेरो मलाई चाहिँ मनपर्ने मलाई मनपरेको चाहिँ मलाई चाहिँ गीतै गाउनु नै हो